ओइ सुन्न मैले हिजो उयो क्यामेरा किनेको थिएँ कि निकनको यस्तो खत्तम थियो कि आम्मै हो फेरि लेन्स अलग्गै किन्नु परेको हो त्यो लेन्स किन्दाखेरि लेन्सको अलग्गै क्यामेराको अलग्गै हो अब लेन्स सेन्स लगाएर मजाले खिच्नु पऱ्यो अब फोटो भनेर मजाले क्लिक गरौँ भनेको त न लेन्स न जुम हुन्छ न फोकस हुन्छ न केही मिल्छ सबै अब यस्तो क्वालिटी एकदम लो कि क्यामेरा आफै अफ् भएर ब्याट्री ड्रेन भएको त्यस्तै न ब्याट्री मजाले थाम्छ क्यामेरा बिग्रिन्छ त्यत्तिकै फेरि फोकस मजाले हुँदैन कोही बेला जुम मजाले हुँदैन अब के गर्नु यो क्यामेरा तैँले किन्दै नकिन् है यस्तो खत्तम रहेछ कि मलाई अब तँलाई के भन्नु अब तँ एकपल्ट चलाइ मात्रै हेर् न तँ आफै बुझ्छस् क्या कत्ति खत्तम रहेछ यो भनेर अब म त यो किनेर त्यसै मेरो वेस्ट भयो मनी कसम होला तँ नकिन् क्या क्यामेरा